मौसम र अवसरको हिसाबले हेर्यो भने चाहिँ पर्यटकहरूको लागि चाहिँ गरम गरमको मौसम चाहिँ एकदमै राम्रो छ किनभने ठन्डा मौसममा जाडो मौसम हेर्यो भने पर्याटकहरू ज्यादा घुम्नु पनि सक्दैन उहाँहरूको लागि धेरै असुविधा हुन्छ किनभने यहाँ चाहिँ ठन्डा मौसममा असाध्यै ठन्डा हुन्छ जाडो हुन्छ अन्त उहाँहरूलाई जाडोमा बस्ने बानी पनि हुँदैन अन्त उहाँहरूलाई घुम्नुको लागि अलिक असुविधा नै हुन्छ त्यसै कारण म चाहिँ के भन्छु भने अब गरम मौसममा चाहिँ उनीहरूलाई राम्रो हो घुम्नुको लागि यसो घुम्नुहरूको लागि अनि उहाँहरू चाहिँ अलिक दसैँ तिहारतिर आयो भने झन् राम्रो हो उनीहरूले हाम्रो यता दसैँ दसैँ तिहारमा चाहिँ यता मेलाहरू पनि हुन्छ उहाँहरलाई घुम्नुको लागि पनि रमाइलो उहाँहरूले हाम्रो चाड पर्व पनि हेर्नु सक्नुहुन्छ के कस्तो हुन्छ उहाँहरूलाई पनि रमाइलो हुन्छ दसैँ तिहारहरूतिर अनि गरमको मौसममा आयो भने धेरै राम्रो किनभने गरमको मौसममा यहाँ ज्यादा जाडो पनि हुँदैन गरम पनि हुँदैन ठिक्कैको हुन्छ अनि पानी पनि धेरै पर्दैन त्यति बेला राम्रो उनीहरूलाई घुम्नु लागि एकदमै असाध्यै राम्रो हुन्छ